मैले मेरो बाबाकोबाट सुनेको पहिलाको ठुल्ठुलो राजाहरू जस्तो महेन्द्र विक्रम विरेन्द्र ज्ञानेन्द्र जङ्गबहादुर यिनीहरू पहिला लडेका अरे हाम्रो बाउहरूले हामीलाई सुनाउथेँ यस्तो यस्तोहरू हाम्रो राजाहरू थियो अब अहिले राजाहरू छैन त्यस्तै भन्थे र हामीले सुनेको